दार्जिलिङ जिल्लामा चाहिँ जितेको हो पञ्चायत सदस्य चाहिँ सुभेक्षा छेत्री पञ्चायत समितिबाट सुरज छेत्री अन्त सभापति चाहिँ मणिप्रसाद राई अनि जिटिएको चिफ चाहिँ मिनिस्टर चाहिँ अनित थापा